मलाई चाहिँ खाना पकाउँदा धेरै धेरै खाना पकाउँदा चाहिँ फर्स्टमा चाहिँ पुरा अत्तालिएँ होइन खानाको अब अड्कलै भएन कति पकाउनु अन्दाजै भएन र कसरी बनाउनु त्यो सीमा भन्ने एउटा आइडिया आएन हो तर छिटो छिटो पकाउनुको लागि चाहिँ मैले घरमा आमालाई सघाइ मागेँ बहिनीलाई सघाइ मागेँ हो छिटो छिटो गर्नुको लागि र त्यहाँदेखि बिस्तारो बिस्तारो बानी हुँदै गयो कति पकाउने अन्दाजहरू पनि आयो र अहिले चाहिँ म त्यस्तो अत्तालिँदिनँ अहिले चाहिँ म राम्ररी खानाहरू बनाउनु सक्छु मलाई पहिला चाहिँ त्यस्तो अन्दाजै हुँदैन थियो कम्तीमा पकाउने भएर धेरै धेरै पकउँदा चाहिँ पकाएको त्यो अत्तालिएर हुन्थ्यो अहिले चाहिँ मलाई एकदमै अन्दाज भएर अहिले त म एक्लै आफै पकाउँछु हतार हुँदैन छिटैसँगले म आफै गर्छु मलाई अरूको सहायता पनि चाहिँदैन